हजुर भाइ त्यही

हजुर अन्त बुक चाहिँ कसको नाममा भएको थियो तपाईँ भाइकै नाममा होला आर्यन सुब्बा पर्खिनु ल हेर्देछु एकपल्ट आर्यन सुब्बा यो बिस तारिक तपाईँले गर्नु भएको थियो है हुन्छ एकछिन अब डेलिभरीको डेट हेर्दैछु कि भाइ अलि पर्खिनु ल ए भाइ भन्दा चाहिँ अब अस्ति नै हाम्रो डेलिभरीको मान्छे चाहिँ तपाईँको घरमा जानु भएको थियो कि तर ट्वेन्टी एट त्यही अक्टोबरमै जानु भएको थियो कि तर घरमा कोही थिएन भनेर चाहिँ वापस आएको थियो कल चाहिँ अब त्यो यस्तो भयो होला कि तपाईँ अब नम्बर चाहिँ अब अर्कै अर्कै एउटा हुन्छ नि त अन्त तपाईँकोमा बिजीहरू भेट्टायो होला कि कि त अब नेटवर्कहरू केही डिस्टरबेन्स भएर चाहिँ अब नआएको होला तर हाम्रो डेलिभरी गाय आबो त्यहीँ गएर चाहिँ घरमै हुन्छ नि त अब घरमा गएर अब कोही फोन उठायो भने उठाएन भने अब त्यो रिटर्न चाहिँ हुन्छ कि अब तपाईँ यस्तो गर्दा हुन्छ अब तपाईँ भन्नु न अब जुन चाहिँ डेटमा अब चाहनु हुन्छ अब वापस अब डेलिभरी गरिदिन्छु अब दुई दिनमा त गर्दा हुन्छ होला है भाइ उ भन्दा चाहिँ भोलि चाहिँ अलि बिजी छ कि टाइम चाहिँ अन्त गाडीहरू यता निस्किरहेको छ अन्त भोलि एकपल्ट भयो भने हेर्छु नि भाइ अब कल गरेर अब तपाईँलाई भनिदिन्छु ल अन्त अहिले चाहिँ तपाईँ भोलि भन्दा चाहिँ अब एकछिन एकैछिन ल भाइ चेक गर्दैछु अँ एउटा स्लट चाहिँ खाली छ भाइ भोलि अन्त तपाईँ भोलि चाहिँ कति बजी भन्दा चाहिँ अब बेलुकातिर तिन चार बजीतिर डेलिभर गरिदिन्छु तपाईँको फोनहरू तपाईँ घरमै बस्नुहुन्छ होला कि भोलि अँ अँ ए त्यो चाहिँ अब पेपरहरूमा चाहिँ अब त्यही लोकेसन लेखेर चाहिँ यस्तो भएको होला हुन्छ नि भाइ म अपडेट गरिदिन्छु कि तपाईँको एड्रेस चाहिँ घरको के अरे नेपाली गाउँ नबिन गाउँ हुन्छ मैले एड्रेसहरू अपडेट गरिदिएँ कि भाइ अब तपाईँको घरमै आएर चाहिँ तपाईँलाई एकपल्ट कल कल चाहिँ तपाईँलाई गर्छु कि तपाईँ घरमै बस्नु कि अब तिन बजीतिर हाम्रो डेलिभेरी गाय चाहिँ तपाईँको घरमा पुग्छ अन्त तपै चाहिँ चेक गर्नुहोस् ल भोलिको लागि तपाईँको स्लट मिलाइदिएँ मैले हुन्छ हुन्छ